नेपाली भाषा चाहिँ नेपाली भाषा चाहिँ मेरो मातृभाषा हो अनि म जन्मिएकोदेखि मेरो जन्म कालदेखि मैले नेपाली भाषा सुन्दै आएको बोल्दै आएको सिक्दै आएको हाम्रो घर गाउँ घरतिर पनि सबै नेपाली नै बोल्छन् अनि यता बाहिरबाट व्यापारीहरू आउनेहरू पनि अब दोकान थापेर नेपालीमै बोल्छ किनभने नेपाली भाषा अति सरल अति सरल र सजिलो हुन्छ अनि यसको यो भाषा छिटो सिक् सिक्न पनि सकिन्छ अनि सारै सरल पनि हुन्छ अनि यसको बिशेषता नेपाली भाषाको बिशेषता भने एउटै शब्द अब सजिलो सजिलो शब्द हुन्छ जस्तै मुसुक्कै हास्नु त्यहाँबाट पुर्लुक्कै पल्टिनु थचक्कै बस्नु राम्रो शब्दहरू हुन्छ नेपालीमा सरल सरल भाषाहरू आउँछ त्यही कारणले चाहिँ मलाई नेपाली भाषा मनपर्छ अनि त्यो भाषा मेरो मातृभाषा पनि हो